भारतको चाहिँ अब प्रसिद्ध नृत्य शैलीहरू चाहिँ अब धेरै नै छ आफ्नो आफ्नो जातिको धेरै नै नृत्य शैलीहरू पाउँ पाइन्छ यसै गरी अब हाम्रो देशमा विभिन्न जातिहरूको मानिसहरू बस्दछ अनि यसै गरी अब विभिन्न राज्यमा अनि विभिन्न जिल्लामा धेरै मानिसहरू बस्ने गर्दछ र त्यसै जातिको अनुसार नै यो नृत्यहरू पनि हुने गर्दछ है अनि हाम्रो नेपाली जातिको चाहिँ अब यो भारतीय नेपालीहरू जो भारत बसोबासो गर्नु हुन्छ यो नेपालीहरू यो भारतीय गोर्खा है नेपाली जातिहरूमा चाहिँ आफ्नो आफ्नो राईको अलग्गै छ सिली नृत्यहरू भयो है हाम्रा अब मगरहरूको आफ्नै नृत्य छ मारुनी नृत्यहरू रहेको छ अनि अन्य धेरै नै अब के अरे नेवारको चाहिँ सबैभन्दा अब लोकप्रिय नृत्य चाहिँ अब लाखे पनि हो त्यो लाखे चाहिँ हाम्रो जुन चाहिँ नवदुर्गाको यो जुन चाहिँ कार्यक्रम हुन्छ है शोभायात्रा हुन्छ फुलपाती हुन्छ त्यसमा चाहिँ नेवारहरूको यो जुन चाहिँ लाखेको चाहिँ एकदमै अब राम्रो यो शोभायात्रामा चाहिँ अब यसले चाहिँ हाम्रा जति पनि अब सर्वजन साधारण छ त्यसलाई चाहिँ एकदमै राम्रोसँगले लाखे राई लाखेलाई चाहिँ हेर्न रुचाउने गर्दछ है अनि भारतमा हाम्रा धेरै नै प्रसिद्ध नर्तकहरू हुनु हुन्छ र भनेर भनी न भनी नसक्नुको नामहरू रहेको छ तथापि म तिनजनाको नामहरू चाहिँ यहाँनिर भनिरहेको छु राखिरहेको छु अनि शास्त्रीय सङ्गीतलाई नै लिऊँ हाम्रो सबैभन्दा भारतको सर्वप्रिय चाहिँ भारतको चाहिँ शास्त्रीय सङ्गीतलाई नै यो श्रेय जान्छ यसैले हेमा मालिनी हाम्रा भारतका गौरव हुनु हुन्छ है एकजना नर्त नर्तकी हुनु हुन्छ उहाँ चाहिँ एकदमै राम्रो क्लासिकल डान्सर हुनु हुन्छ है अनि यसरी नै सुधा चन्द्रन चन्द्रन जसलाई चाहिँ अब हामीले नाचे मयूरी चलचित्रमा पनि हेरिसकेका थियौँ र पछिबाट हाम्रा नानीहरूको निम्ति विद्यार्थीहरूको निम्ति नानी उसलाई सुधा चन्द्रनको चाहिँ अब बुकहरूतिर पनि उहाँको स्टोरीहरू आएको छ ऐतिहासिक रूपमा र यसरी नै देवदत्त ठटा जसलाई चाहिँ अब हामीले भारतमा चाहिँ एकजना सर्वप्रिय शास्त्रीय नर्तकहरूको रूपमा चाहिँ हामीले मानिलिएको छ र आजको यस जुन चाहिँ अब नर्तकहरूको विषयमा भन्नु पर्ने यो जुन चाहिँ भनाइ विषय रहेको छ र यति मात्रै तपाईँहरूसँग राखिरहेको छु